मलाई नेपाली भाषाका केही अद्वितीय विशेषताहरू के हुन् त भन्दाखेरि मलाई लेखनाथ पौड्यालका के कवि शैलीहरू कविता शैलीहरू छ जस्तो लक्ष्मीप्रसाद देवकोटा त मुना मदन जस्ता काव्य नाटकहरू छ र भानुभक्तका त्यो नेपाली अनुवादक भानुभक्त भनौँ अब रामायणमा धेरै त्यो काव्यहरू पाइन्छ र अहिले रामचरित मानसको खुब चरित खुब चाखलाग्दो हामी पाउँछौँ चाखलाग्दो शब्दहरू हामी पाउँछौँ डेली टिभीमा हेर्नु पाइरहेको छौँ रामचरित मानस भानुभक्तले अनुवाद गरेका कि नि रामायण रामायणहरू हेर्दाखेरि धेरै चाखलाग्दो नेपाली भाषा जस्तो अरू शैलीमा चाहिँ अरू के अरे जातीयमा चाहिँ पाउ बहुत कमी पाइन्छ